मङ्सिरमा चाहिँ अब हाम्रो राई जातिहरूको अब साकेला पर्व परेको हुँदाखेरि चाहिँ अब हामीले त्यस दिन चाहिँ आफ्नो बाली उठाउने गर्छौँ है अब त्यो दिन चाहिँ अब धेरै वर्षदेखि अब धेरै समयदेखि नै अब धेरै अगाडिदेखि अब हामीले त्यो बाली लगाएको कारण त्यो दिन चाहिँ अब हाम्रो एउटा संस संस्कृति नै भनौँ एउटा प्रकृतिलाई एउटा माया प्रकृतिप्रति एउटा माया र एउटा हामीले प्रकृतिलाई चाहिँ हामीले उमारेको एउटा फसलहरू चाहिँ अब चढाउने गर्छौ त्यस पछाडि चाहिँ अब हामीले जति पनि फसलहरू छ प्रकृतिलाई नै हामीले एउटा